मलाई मेरो शहर दार्जिलिङ नै मन पर्छ किनभने यहीँको हवा पानीहरू पनि राम्रो छ यहाँको कन्डिसनहरू सबै राम्रो छ क्लाइमेट स्विटेबल छ हो यहाँ हत्तपत्त बिमारहरू पनि हुँदैन जाडोमा अलिक जाडो त हुन्छ र गरम महिनामा सिलगढी जस्तो गरम पनि हुँदैन त्यसै त्यसै कारण टुरिस्टहरू पनि यहाँ घुम्न आउँछ फेरि तपाईँले दार्जिलिङमा कञ्चनजङ्गा पनि देख्न पाउनु हुने छ वित अब आँखाकै अगाडि यस्तो अब बिहान उठ्यो तपाईँले बाहिर हेर्यो कति राम्रो कञ्चनजङ्गा अरे त्यो टुरिस्टहरूले भन्दै गरेको हुन्छ हो यो त स्वर्ग जस्तो छ हाम्रो माथि उइसहरू भन्दा पनि भनेर पुरा हामीले सुनिरहेको हुन्छु टुरिस्टको मुखहरूबाट हो मलाई यहाँको हवा पानी यहाँको कञ्चनजङ्गा सबै मन पर्छ यहाँ चौरस्ताहरू घुम्ने जग्गा छ जू छ हो त्यही मन पर्छ मलाई